मेरो चाहिँ एउटा छोरा छ कलेज पढ्दैछ अनि अब पढ्दै जाँदाखेरि राम्रो काम पाएर राम्रो भयो भयो भने अझै राम्रो हो त्यसकै फ्युचरको लागि नै उयो राम्रो हो त्यही हो मेरो चाहिँ इनपोर्टेन्ट कामहरू पाओस् राम्रोसँगले होस् गरेर खाओस् भन्ने